घरमा गार्डनिङ हाल्नुभएको छ नि होइन अन्त गार्डनिङमा चाहिँ तपाईँले धेरै गाछ बिरुवाहरू त्यहाँबाट फुलहरू रोप्नुभएको होला त तीमध्येमा तपाईँलाई सपैभन्दा मन पर्ने चाहिँ कुन चाहिँ होला भनिदिनुहोस् त अब गार्डनिङको क्षेत्रमा चाहिँ मलाई चाहिँ अब मनपर्ने फुल भन्नुपर्दा चाहिँ तपाईँको पिस लिली हो त्यो चाहिँ पिस लिली चाहिँ किन मन पर्छ भन्दा चाहिँ अब हुनु त यो प्लान्टमा आउँछ है भोराइटी प्लान्टमा आउँछ तर मलाई पिस लिलीले चाहिँ अब एकदमै मान्छेलाई काम पिस लिली ल्याएपछि चाहिँ एकदम म काम फिल गर्छु है किनभने अब एकदमै अब व्हाइट अब क्रिम कलरको स्टिमबाट व्हाइट फ्लावर एकदमै कस्तो भन्नु अब एकदमै राम्रो भित्रैबाट मनबाट शान्ति भएर आउँछ अनि पिस लिलीलाई चाहिँ अब अक्सिजनहरू पनि पुरिफाई गर्छ रुमको हो अनि आर्को मलाई मन परेको चाहिँ तपाईँको गोदावरी हो गोदावरी चाहिँ मलाई किन मन पर्छ भन्दा चाहिँ अब औँसीमा यो फुल चाहिँ सिजनल फुल हो दसैँको बोलामा चाहिँ एकदमै राम्रो देखिन्छ फेरी गोदावरी चाहिँ एकदम लङ लास्टिङ फुल हो है हतपत मुर्झाउँदैन त्यसले गर्दा चाहिँ मलाई फेरि काट्ने त्यो गोदावरी चाहिँ पुरा मन पर्छ अनि गोदावरी चाहिँ अब धेरै अब राम्रो राम्रो कलरमा आउँछ हो त्यसले गर्दा चाहिँ कलरहरू पनि हुन्छ नि अरू फुलहरू एक्स्ट्रा लाग्छ त्यही कारण मलाई चाहिँ अब गोदावरी र पिस लिली चाहिँ मनपर्छ